हाम्रो यहाँ दार्जिलिङ जिल्लामा गाडीहरूमा हाम्रो त यहाँ कमान बस्तीमा बस्छौँ कमान बस्तीतिर त अब बसहरू चल्ने कुरो आउँदैन यहाँतिर प्रायः चाहिँ त्यो प्राइभेट गाडीहरू छ प्राइभेट भन्दा पनि अब यहाँबाट बजार पुग्ने ट्याक्सी गाडी छ तर त्यो ट्याक्सी गाडी चाहिँ अब ठुल्ठुलो बसहरू होइन त्यो स्पासियोहरू छ त्यस्तो गाडीतिर हामी जान्छौँ बजार हो त्यही गाडीमा त्यस्तै गाडीमा हामी ओहोर दोहर गर्छौँ कतिले अब आफ्नो सानो गाडी हुनेले आफ्नै गाडीमा ओहोर दोहोर गर्छ र बजारदेखिको सुखिया जाने एउटा बस छ एउटा सिलगडी जाने एउटा भन्दा पनि सिलगडी जाने त्यस्तै पाँचवटा चारवटा पाँचवटा छ बस अन्त त्यहाँबाट कत्ति बसहरू स्कुल बस छ कति नानीहरू चाहिँ स्कुल बसमै ओहोर दोहोर गर्छ अन्त त्यति हो अरू चाहिँ बस बस चाहिँ छैन कम्ती मात्रामा चल्छ अन्त यतातिर हाम्रोतिर चाहिँ प्रायः जस्तो चाहिँ सानो स्पेसियोहरू चल्छ र आफ्नो आफ्नो सेन्डीगेटको गाडीहरू छ तर बसहरू चाहिँ सिलगढी जाने सुखिया जाने र खरसाङ जानेहरू छ अरू चाहिँ सबै सानो गाडीहरू छ